हेलो ए ब्युटी लटसको ब्युटिसियन हो बहिनी सुन्नु न मैले लोटसको क्रिम त युज गर्दै थिएँ डेमा पनि हो सनस्क्रिनहरू युज गर्दै थिएँ राम्रै लाग्दै थियो त्यहाँबाट फेरि बादमा फेरि मलाई डे नाइट क्रिम पनि लानु भनेर भनेको थियो नाइट क्रिमहरू पनि युज गर्न थालेदेखि चाहिँ उयो अलिकति अनुहारमा पिम्पल्सहरू आएको जस्तो एलर्जीहरू भएको जस्तो खालको भयो हो अन्त राम्रो हुन्छ भनेर भन्दै थियो तपाईँले त तर राम्रो भएन मेरो अनुहारमा सुटै गरेन हो डे क्रिम त राम्रै छ तर मतलब नाइट क्रिम चाहिँ राम्रो भएन हो अब तपाईँहरूले के गर्नुहुने अब त्यो रिटर्न गरिदिनु हुने हो कि कि फेरि अब त्यसकै अब त्यो अर्को भिटामिन सीहरू भएकोहरू छ भने चाहिँ अब हुन्छ कि त है त्योहरू रिफन्ड गरिदिनु हुन्छ कि एक्सचेन्ज गरेर के गरिदिनुहुने त्यो गरिदिनुहोस् न ल मेरो हेर्नु न त्यो अनुहारमा पुरा पिग्मेन्टेसनहरू आएको जस्तो एलर्जीहरू भएको पिम्पल्सहरू आयो त्यो नाइट क्रिम चाहिँ अलिक सुट गरेन मेरो अनुहारमा र अब के गरिदिनुहुन्छ एक्सचेन्ज गरिदिनुहुन्छ कि के गरिदिनुहुन्छ